हाम्रो दार्जिलिङ क्षेत्रमा चाहिँ नानीहरूको लागि खेलकुद गर्ने अथवा ड्रिलहरू गर्ने स्टेडियम चाहिँ तल लेबोङमा साई स्टेडियम छ है त्यहाँ धेरै प्रकारको खेलहरू हुन्छ अनि त्यहाँ फिप्टिन अगस्तमा फिप्टिन अगस्तमा नानीहरूको ड्रिल अनि अरू खेलकुदहरू पनि हुन्छ यो यो मैदान प्रायः नै प्रयोगमा ल्याइरहेको हामीले देखिरहेका छौँ अनि यसमा हाम्रो स्थानीय जनताहरू स्थानीय मानिसहरूले नै यसको प्रयोग गर्छन् अनि हाम्रा नानीहरूलाई यो मैदान चाहिँ एकदमै राम्रो त्यसमा आर्चरी अनि अरू फुटबलहरूको पनि प्रशिक्षणहरू गराइरहेको हामीले देखेका छौँ